मलाई नेपाली चलचित्रका सितारा दयाहाङ राईसित भेट गर्न मन छ जसले धेरै चलचित्रहरूमा अभिनय गरेका छन् ती मध्ये उनका जारी चलचित्रमा गरेका अभिनय साह्रै नै मन पर्छ यदि मेरो भेट उनीसित भएमा म सोध्ने छु कि तपाईँ मसँग कफी पिउनु जानु हुन्छ भनेर किनभने त्यस पछि ऊसित फेरि भेट हुने छ कि छैन थाहा हुन्न